आजभन्दा लगभग दुई बर्ष अघाडि हाम्रो गाउँ तकभर दोस्रो बिभागमा एकदमै खरेडी परेको थियो र त्यसमा जब त्यस समय गाउँमा खरेडी परेको थियो बर्षा भएको थिएन त्यति बेला सर्वप्रथम त गाउँबासीले पिउने पानीको समस्याको ठुलो समस्या झेल्नु परेको थियो भने त्यस्तै प्रकारले खेती बारीतिर पनि बर्षात नभएको कारणले गर्दाखेरि हाम्रो गाउँका व्यक्तिहरूले धेरै नै फसलहरू पनि लाई सठिक प्रकारले उब्जनी गर्नु असमर्थ भएको थियो र त्यस समय एकदमै बर्षाको कमिले गर्दाखेरि गाउँ घरको जुन जनजीवन नै अस्त व्यस्त भएको तितो अनुभव मसँग रहेको छ